हाम्रो जीवनमा कला एकदम महत्त्वपूर्ण छ सबैको आफ्नो आफ्नो कला हुन्छन् कसैले घर एकदम सजाएर राख्ने गर्छन् त्यो पनि एउटा कला हो कसैले चित्र एकदम राम्रो बनाउने गर्छन् कसैले फर्निचर एकदम राम्रो बनाउने गर्छ यो सबै चिजले समाजलाई अघि बढ्न असल बनाउन एकदम सघाउन सघाउने गर्छ